हाम्रो गाउँमा त त्यस्तो खासै कथा तहरू छैन तर यहाँ कोइलाखानीको बारेमा चाहिँ म भन्छु पहिला पहिला बाजेबोजुहरूले चाहिँ सुन हामी सानो हुँदा चाहिँ सुनाउनु हुन्थ्यो कोइलाखानीको बारेमा अन्त यता प माथि हाम्रो उता कोइलाखानी छ त्यहाँ चाहिँ दादाहरूले अब मतलब हाम्रो बाजेबोजुको साथीहरूले चाहिँ कोइलाहरू ल्याउनुहुन्थ्यो अरे अन्त कोइलाहरू ल्याएर ती बिक्रीहरू गरेर घर चलाउनु पर्थ्यो अनि त्यही कोइलाबाट नै खानाहरू पाक्थ्यो त्यो खानाहरू खाएर चाहिँ काममा जानुपर्थ्यो अनि के अरे मान्छे पनि मार्यो त्यो कत्ति कोइलाखानीमा जाँदाखेरि कतिजनाको ढाड भाँचिएको छ कतिजनाको मृत्यु भएको छ